लेख्ने बानीको कुरा गर्दाखेरि लेख्ने त अवश्यै पनि छ अब धेरै नलेखे पनि बेलुका केही आधी घन्टा या पन्ध्र मिनट केही लेख्ने चाहिँ कोसिस गरिरहेको छु कविता अथवा कथा केही तर अब मनमा कति बेला चाहिँ भावना फुट्छ र त्यति बेला चाहिँ एकदमै सललल लेख्न सकिन्छ र लेख्नु काम पनि गरिरहेको छु र लेख्ने लेखनमा अनुशासन चाहिँ अब हामीले अध्ययन गर्नु एकदमै जरुरी छ होइन हामी अध्ययन गरे पश्चात चाहिँ हामी केही राम्रो लेख्नु सक्छौँ जतिसक्दो अब हामीले पोजेटिभ कुराहरू चाहिँ लेख्ने प्रयास गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ हामीले नेगेटिभ कुराहरू नलेखेर पोजेटिभ कुराहरू लेख्यौँ भने चाहिँ एकदमै राम्रो हुन्छ जस्तो मलाई लाग्छ अनुशासन चाहिँ अब त्यही हो राम्रो कुराहरू राम्रो विचारहरू हामीले पोख्नुपऱ्यो राम्रो कुराहरू समाजले उपयोग समाजलाई उपयोग हुने कुराहरू लेख्नुपऱ्यो त्यसले नै अब एउटा अनुशासनमा बसेको भन्ने कुराहरू पनि बुझ्छ नेगेटिभ कुराहरूलाई हामीले बेसी प्रोत्साहन दिनुहुँदैन भन्ने मलाई चाहिँ लाग्छ